खेलकुद अब खेलकुद भन्दामा नै अब पुरा छ तर हामी चाहिँ अब गाउँमा फुटबल खेल्छौँ अनि फुटबलले चाहिँ अब हामीलाई यो फिजिकलहरू अब अलि राम्रो गराउँछ अन्त साथी भाइहरू स्कुल सकेर कोही बेला स्कुलको आफटरनुनतिर हामी फुटबल झर्न झर्छौँ साँडे तिनदेखि उता अब चार बजीदेखि कोही बेला पाँच बच्छ कोही बेला छ बच्छ कोही बेला रात पनि पर्छ फुटबल खेल्दा खेल्दा अनि त्यहाँदेखि अब यो फुटबलले चाहिँ कोही बेला अब के हुन्छ अब साथीहरू कहाँ कहाँ हुन्छ क्या अब यो फुटबलले गर्दाखेरि हामीलाई बोलाउँदा अब भेट हुन्छ हामी को कोजना कहाँ कहाँबाट आउँछ नयाँ मान्छे चिन्छ अब फुटबल खेल्नु अब फाइदा चाहिँ फाइदा चाहिँ अब हाम्रो हेल्थ राम्रो हुन्छ केही बिमार लाग्दैन पिछे गएर अब केही अब ढाँडहरू दुख्ने भएन अब त्यो हात सात अब त्यो इन्जुरी हुनु त अब त्यो त अब आफ्नो आफ्नोबाट छ त्यो आफू कस्तो जबरजस्ती खेल्नु भएन अब यो फुटबलमा चाहिँ आफ्नो हेल्थ बनाउनु फिजिकल बनाउनु त्यहाँदेखि कुद्नु यो सबै राम्रो हुन्छ अब त्यहाँदेखि